मेरो विचारमा चाहिँ नेपाली भाषालाई चाहिँ अघि बढाउनलाई चाहिँ हाम्रो नानीहरूबाटै सिकाउनुपर्छ अहिले नानीहरूले चाहिँ नेपाली भाषा चाहिँ एकदमै गाह्रो गरी पढ्छ है नेपाली भाषा आउँदैन भन्छ उनीहरूले होइन एकदमै गाह्रो लाग्छ भन्छ है त्यो चाहिँ अब हरेक स्कुलमा नै एकदमै राम्रो नेपालीलाई चाहिँ फर्स्ट अब फर्स्ट पिरियडदेखि नै अब पढाउनुपर्छ नेपालीलाई चाहिँ अगाडि सार्नुपर्छ होइन नेपाली भाषालाई चाहिँ त्यही भएर चाहिँ अब नानीहरूले पनि राम्रो बोल्छ सिक्छ है लेख्नुसक्छ अहिलेको नानीहरू नेपाली जान्दिनँ भन्छ लेख्नु जान्दैन नेपालीबाट पढ्नु जान्दैन धेरै नै अब दुःख आफ्नो आफ्नो भाषा पनि जान्दिनँ भन्छ होइन नानीहरूले धेरै दुःख लाग्छ तर हरेक अफिसमा हरेक अब हरेक कार्यमा चाहिँ नेपाली भाषालाई चाहिँ अघि राख्नुसके चाहिँ अब धेरै नै राम्रो हुन्थ्यो है नेपाली भाषा चाहिँ अब अगाडि अन्य यताउतिको भाषा उत्यो भएर चाहिँ अगाडि राख्नुपर्छ भन्ने चाहिँ अब मेरो विचार छ होइन त्यही भएर चाहिँ अब हरेक अफिसतिर भयो हरेक कुरामा चाहिँ अब नेपाली पहिला आउनुपर्ने त्यही भएर चाहिँ अब हाम्रो नानीहरूले चाहिँ धेरै सिक्थ्यो जस्तो लाग्छ मलाई होइन अब पढ्दै फर्स्ट अब नेपाली भाषालाई फर्स्ट अब त्यसलाई के भन्नु अब राम्रो अब आफ्नो भाषा सम्झेर नानीहरूलाई राम्रो पढायो भने चाहिँ त्यसको चाहिँ अब सन संरक्षण चाहिँ अब राम्रो हुन्छ है नेपाली भाषा चाहिँ मान्यता पाएको भाषा हो तर हाम्रो नानीहरूले चाहिँ एकदमै जान्दैन त्यसलाई चाहिँ त्यो भाषालाई चाहिँ नेपाली भाषालाई चाहिँ अघि राख्नुपर्छ भन्ने चाहिँ मेरो विचार हो